मेरो घरमा के अरे लाइटले चल्ने चाहिँ फ्यान छ अनि फ्रिज छ टिभी छ अनि मोबाइल छ यो सबै चाहिँ किनेको चाहिँ हाम्रो निकै भयो अहिले पाँच छ सात आठ साल भयो होला अनि हामीले त्यसमा नि राइस कुकर छ खानाहरू पकाउँछ त्यसमै लाइट बाल्छ अनि त्यही फोनसोन चलाउँछ त्यति नै हो अरू त केही होइन किन्नुपर्ने अब किनेको त यति नै छ किन्नुपर्ने त छ अब किन्नुपर्ने सक्दैन किन्नु त्यही भएर यति नै किनेको अन्त यो यो इलेक्ट्रिक चलाएकोले गर्दा चाहिँ अब बिलहरू उठ्छ हो त्यसले गर्दा चाहिँ किन्नु नसकेको अब इलेक्ट्रीको बिल उठेपछि बुझाउनुपऱ्यो बुझाउनको लागि नि काम छैन काम गरौँ भने नानी छ सानो हो अनि त्यही भएर मेरो फोनमा फोन चार्ज गर्नुपर्छ दिनमा दुई टाइम तिन टाइम फोन चार्ज गर्नुपर्छ अनि पङ्खा दिनभरि चल्छ करेन्ट अहिले गरम महिना भएर गरम महिनामा त पङ्खा त पुरा चल्छ अनिको भन्छ अरे टिभी टिभी टिभी सासू छ घरमा सासूले हेर्नुहुन्छ टिभीहरू अनि के अरे फ्रिज पनि ठन्डा गरम महिनाले गर्दा फ्रिज पनि चल्छ एनी टाइम घरमा अनि पङ्खा चाहिँ दिनभरि नै चल्छ फ्यान पनि चलाइराख्नुपर्छ फोनमा यता बात गर्नुपऱ्यो यता मोबाइल फोनमा भिडियोहरू हेर्नुपऱ्यो यसो अब के के कामहरू गर्नुपऱ्यो फोनबाटै अन्त अहिले गरमले गर्दा पङ्खा त अब बन्द गरेर बस्नै सक्देन सकिँदैन त्यसैले गर्दा पङ्खा करेन्टको काम चाहिँ यही हो कि पङ्खा चलाउनुपऱ्यो अनि फोन चार्ज गर्नुपऱ्यो अनि फ्रिज चलाउनुपऱ्यो अनि के भन्छ अरे राइस कुकरहरू अनि मेक्सीहरू चलाउँदा चलाउँदा त्यतिकै हुन्छ बिलसिल उठ्छ त्यति नै हो करेन्टको काम अनि यसरी बात गर्दा गर्दा फोनमा बात गर्दा गर्दा ब्याट्री फोनको ब्याट्रीहरू तुऱ्यो भने फोनमा बात गर्नुपऱ्यो फोनमा बात गर्दा गर्दै ब्याट्री सकियो भने फोन पनि त चार्ज गर्नुपऱ्यो मजाले अब फोनमा चार्ज छ भने त चलाउनु पाइन्छ चलाउँछ हामीले हो अन्त कति कति बेला मेहमानहरू आउँछ फ्रिजको पानी खै खाउँ त भन्छ गाउँको मान्छेहरूले फ्रिजको पानी माग्छ अन्त त्यही फ्रिज छ र त अहिले गाउँको मान्छेहरूलाई पनि सुविधा छ घरकोलाई पनि सुविधा छ खानुपऱ्यो दिनुपऱ्यो आफूले पनि खानुपऱ्यो हो त्यसैले गर्दा फोनको ए फ्रिजको काम पनि यस्तो हुन्छ फ्रिज पनि मजाले चलाउनुपर्छ लाइट बाल्नुपऱ्यो क इलेक्ट्रिकमा चल्ने केही यति नै छ अब लाइट फ्यान पङ्ख अनि फ्रिज अनि के भन्छ फोन अनि यही के अरे लेपटपहरू त छैन घरमा लेपटप किन्नु छ पैसा चाहिँ छैन अब नानी बढ्दै जाँदैछ नानीको लागि नि एउटा किन्नुपऱ्यो भविष्यमा गएर अनि त्यही हो मिक्सीहरू छ मिक्सीहरूमा त त्यही अचारसचार बनाइन्छ अचारसचार बनायो अनि खानुको लागि अचारसचार बनायो त्यति नै अरू त केही छैन अरू त अब भए पो गर्ने त हो अनि के भन्छ अरे त्यही फ्रिज अनि पङ्खा अनि के अरे यो ऊ यो फोन त्यति नै हो अनि नानीको लागि नि सानो गरेर पङ्खा करेन्ट अब इलेक्ट्रिकमा चल्ने चार्जिङवाला पङ्खा पनि किनेको थियो त्यही पङ्खा पनि बिगारे छ नानीले पछारेर अनि अब त्यति नै अरू केही होइन त्यति नै छ अरू के पनि गर्नु छैन अनि सकियो अरू त के भन्नु हो पङ्खा इलेक्ट्रिकको चिज पङ्खा छ लाइट छ फोन छ फ्रिज छ अनि राइस कुकर अनि ऊ यो करेन्टमा पकाउनेे क् कराही यस्तोहरू छ घरमा करेन्टमा पकाउने कराहीमा खाना पका सब्जी पकाउँ भने पुरा बिल उठ्छ अन्त यो राइ राइस कुकरमा पकायो भने नि त पुरा बिल उठ्छ हो अन्त करेन्टको त्यति नै सामान छ हिजोअस्ति त किनेको यो करेन्टको कुक् कुकर राइस कुकर महँगो पर्नेरहेछ अहिले त राइस कुकरको दाम पनि हो हामीले मेहमानहरू आउँदा मात्रै पकाउँछ त्यसमा अरू त केही पनि होइन अरू त के यतै गर्नु त्यति नै पकउँछु अनि के अरे पकाएपछि त्यतिकै थन्काएर राखिदिने घरको मान्छेहरूले चाहिँ त्यही युज गर्देन किनकि इलेक्ट्रिक बिल भयो बेसी भयो भने त सक्देन नि त नि त्यसैले गर्दा चाहिँ यस्तो हुन्छ मजाले पकाइतुल्याइ गरेर मजाले मोलमाल गरेर राख्यो हो अनि कराहीमा सब्जी बनाउनुको लागि इलेक्ट्रिकमा लगायो स्विचमा अन गऱ्यो त्यसको बाद सब्जीसब्जी पकायो त्यति नै अन्त फोन पनि चार्ज गर्नुपऱ्यो फोन चार्ज हुन्छ पङ्खा चल्छ हो अनि पानी पनि करेन्टमै हो करेन्ट अन गऱ्यो भने पानी आइन्छ नभए आइन्दैन त्यस्तो हुन्छ त्यति नै छ अरू त केही छैन हो हुन्छ अरू त खै के भन्नु